यहाँ कालिम्पोङमा चाहिँ बाट बङ्गालीहरू मा चाहिँ कम्ती छ बिहारी माडबारी कैयाँहरू चाहिँ ज्यादै छ धेरै नै छ त्यसै कारण हामी चाहिँ यहाँ अरू जाति भए पनि नेपालीमै बेसी बोल्छ अरू क्षेत्रमा चाहिँ अब धेरै नै होला यहाँ हाम्रो कालिम्पोङमा चाहिँ कम्ती मात्रामा छ उनीहरू अब यहीँ जन्मिएर यहीँ बढेर यहीँ पढेर होला त्यसै कारण सबैजना नेपालीमै बोल्छ यहाँ चाहिँ हामीसँग हाम्रोमा चाहिँ कुनै असुबिस्ता छैन बङ्गालीहरू चाहिँ कम्ती छ माडबारी नै धेरै छ